हलो म के भन्छ रोमा बोलेको हो तपाईँको सुहानी ट्राभल एजेन्सी हो मैले चाहिँ गाडी बुक गरेको थिएँ नि त आजभन्दा दुई दिन पछाडिको लागि चाहिँ हामी पिक्निक जानुको लागि गजलडुबा पिक्निक जानुको लागि हो अन्त म सधैँ पनि तपाईँकै उयोबाट चलाउँछु त्यही कारण तपाईँकै गाडी चलाउँछु त्यही कारणले चाहिँ मैले गाडीले बुक गरेको थिएँ कति लिनुहुन्छ भाडा चाहिँ ए हजुर पैँतिस सौ लिनुहुन्छ भने अब मलाई चाहिँ पाँच सौ रुपियाँ डिस्काउन्ट गरिदिनु होस् न त पाँच सौ रुपियाँ कम्ती लिनुहोस् तपाईँकै सधैँ पनि म तपाईँकै गाडी चलाउँछु होइन हामी दसजनाको ग्रुप छौँ दुई दिन पछाडि चाहिँ आउ आइदिनु होस् न ल भोलि बुलेरो बुलेरो ल्याइदिनु होस् न बुलेरोमा हो भने चाहिँ दसजना ठिकै हामी आँट्छौँ पनि हो त्यसै गरिदिनु होस् न ल